मैले चाहिँ अब मेरो बगैँचामा रोपेको फुलहरू अब फुलेको देख्दाखेरि चाहिँ अब धेरै नै अब खुसी आनन्द लाग्छ है बिहान उठेर हेर्दा पनि त्यसरी नै मैले अब एउटा अब पिटोनिया फुल ल्याएको थिएँ अस्ति अन्त पिटोनियालाई ल्याएर रोपेँ अन्त त्यो बिरुवा त अब एकदमै सान्सानो थियो थिन चाहिँ तर अब जति अब बिरुवा सानोमा साऱ्यो त्यति नै राम्रो भन्छन् त त्यसरी नै मैले पनि अब ल्याएर रोपेँ अन्त त्यसरी रोप्दाखेरि चाहिँ अब त्यसलाई चाहिँ अब घाममा राख्नु हुन्थेन रहेछ अब त्यो मैले फुल ल्याएर चाहिँ अब रोपेँ पछि चाहिँ घाममा राख्नु हुन्थेन रहेछ एक दुई दिन चाहिँ अब सेडमा राख्नु पर्ने थिएछ है तर अब मैले चाहिँ अब घाम अब ऊ यसको टाइममा नोभेम्बर अक्टोबरको टाइममा के पो क त्यस्तो कडा घाम हुँदैन भनेर मैले अब घाममा राखिदिएँ तर त्यहाँ को त्यो घाममा राखेको देखि त त्यो एकदमै ओइल्याउनु थाल्यो होइन त्यो को त्यसरी ओइल्याउनु थाल्दाखेरि अब मनै खराब भएर आयो नि त्यहाँदेखि चाहिँ अन्त फेरि यसो युट्युबतिर सर्च गरेर हेरेँ कसरी अब बचाउनु यसलाई यसलाई के कसो गर्दाखेरि अब राम्रो हुन्छ भनेर अहिले त अब इन्टरनेटले गर्दा धेरै सुविधा छ त्यस्तो अब थुप्रो थुप्रो समस्याको अब सल्युसनहरू अब हामी पाउँछौँ होइन त्यसो गर्दा चाहिँ अब मैले देखेर चाहिँ अब जस्तो जस्तो त्यहाँनिर अब इन्सट्रकसन दिएको थियो त्यही अनुसारले चाहिँ अब त्यो फुललाई सेडमा राखेँ होइन त्यसरी सेडमा राखेर बेलुका पानी हालेँ त्यसरी घामको टाइममा पनि पानी हाल्नु हुँदैन रहेछ होइन त्यसो त्यसरी सेडमा राख्दाखेरि चाहिँ त्यो अलिकति राम्रो भएर आयो होइन त्यो पिटोनियाको प्लान्ट अलिकति राम्रो भएर आयो त्यस्तो देख्दा त अब धेरै नै खुसी लाग्यो जाँगर पनि चल्यो त्यहाँदेखि मैले त्यसलाई एकदमै टाइम टाइममा एकदम बिहानको घाममा चाहिँ अब बिहानको एकदम मधुरो घाममा चाहिँ राखेँ त्यहाँदेखि त दिउँसो फेरि अब जब कडा घाम हुन्छ त्यति बेला मैले सेडमा राखेँ त्यसरी गर्दै मैले त्यो पिटोनियाको प्लान्टलाई बचाएर चाहिँ अहिले चाहिँ मेरो एकदमै ठुलो भएको छ त्यसैले धेरै फुलहरू पनि फुलिरहेको छ है अन्त बिहान उठेर यसो चिया पिउँदै अब त्यो फुलहरू हेर्दाखेरि धेरै नै आनन्द लाग्छ दिउँसो पनि अब कतिवटा मौरी भमराहरू आएर त्यो फुलको रस लिइरहेको हुन्छ त्यो देख्दा अब धेरै नै आनन्द लाग्छ धेरै नै खुसी लाग्छ